मलाई मनपर्ने नेपाली भाषाको शब्द अथवा वाक्यांशहरूमा चाहिँ तपाईँलाई मैले मलाई कतिखेर कसैलाई केही भन्नु छ भने डाइरेक्टली नभनेर इन्डाइरेक्टली भन्नुको लागि कतिवटा उखानहरू छ त्योहरू शब्दहरू मनपर्छ जस्तै भिरमा जाने गोरुलाई राम राम भन्नसकिन्छ काँध हाल्न सकिँदैन भन्ने यस्ता शब्दहरू छन् यस्ता यस्ता वाक्यांशहरू छ र मलाई शब्दमा मनपरेको चाहिँ साहित्य शब्द हो किनभने नेपाली भाषालाई अगाडि लिएर जाने भनेका नै साहित्य हो नेपाली साहित्य अहिले निकै अगाडि बढिसकेको छ र वाक्यांशमा तु तुक्का मात्रै नभएर कतिवटा अलङ्कारहरू छ जस्तै भाषा हो सभ्यता हाम्रो सारा उदय उन्नति जीत वैभव जति छन् भाषामै बाँच्छन् पछिसम्म यी भन्ने यस्ता अलङ्कारहरू छ कति मलाई यिनीहरू साह्रै मनपर्छ र अब भाषामा नेपाली भाषा बोल्दामा मलाई गर्व महसुस हुन्छै हुन्छ किनभने मेरो मातृभाषा हो र सानैदेखिको बोलेर आएको र मलाई मेरो भाषामा नेपाली भाषा बोल्नु पाउँदामा मलाई गर्व लाग्छ